हाम्रो घरमा चाहिँ रातो कुखुरा सेतो कुखुरा अनि खैरो टाइपको कुखुरा पनि छ हाम्रो घरमा चाहिँ अनि त्यो कुखुराहरूलाई बिमारी हुन्छ एउटा कुखुरा अनि त्यस त्यो कुखुरालाई बिमारी भएर अर्कोमा सर्छ तिनीहरू सँगै राख्यो भने अनि त्यो कुखुरालाई चाहिँ अलगै राख्नुपर्छ अनि राम्ररी दबाईहरू खुवायो भने चाहिँ राम्रो हुन्छ होला अनि त्यो कुखुरा बिमारी भएको कुखुरालाई चाहिँ एकै ठाउँमा राख्नुहुँदैन अलगै राख्नुपर्छ अनि पियाजको उयोहरू काटेरहरू हालिदिनु पर्छ कुखुराहरू बिमारी हुँदैन एउटा कुखुरालाई बिमारी भयो भने अर्को कुखुराहरूलाई पनि बिमारी सर्छ अनि त्यो कुखुरालाई बिमारी भयो भनेपछि अर्को जग्गामा अलगै त्यसले चाहिँ अलगै राख्नुपर्छ तो कुखुरालाई सँगै राख्यो भने चाहिँ अर्कोलाई पनि बिमारी हुन्छ त्यसको लागि चाहिँ अलगै राख्नुपर्छ त्यस त्यो कुखुरालाई एउटालाई बिमारी भयो भने अर्कोलाई पनि हुन्छ त्यो बिमारी सँगै राख्यो भने चाहिँ एउटालाई बिमारी भएपछि अर्कोलाई पनि बिमारी हुन्छ त्यत्तिकै त्यत्तिकै त्यत्तिकै त्यत्तिकै अर्कोलाई पनि बिमारी भएर सबलाई बिमारी हुन्छ मर्छ त्यस्तो कुखुरा अनि मर्छ अनि कुखुरा त्यसको लागि चाहिँ अलगै राख्नुपर्छ कुखुरा एउटालाई बिमारी भएपछि नभए दबाई दिइहाल्नुपर्छ त्यो कुखुरालाई अनि याद गर्नुपर्छ त्यो कुखुरालाई त्यो पियाजको काटेर पियाज काटेर दियो भने पनि राम्रो हो कुखुराको लागि अनि त्यसको लागि चाहिँ अलगै दिनुपर्छ कुखुराहरूलाई दिनुपर्छ त्यो बिमारी कुखुरालाई चाहिँ अलगै राख्नुपर्छ अनि दिइराख्नुपर्छ अनि चाहिँ बिमारी हुँदैन